ए हजुर यो कालिका रास्टुरेन्ट है ए हजुर म बिमल थापा डालिम दार्जिलिङबाट बोलिरहेको छु कि मैले हिजो तिन तारिक है मङ्गलवार यहाँबाट यो रेस्टुरेन्टबाट खाना अर्डर गरेक थिएँ र खानामा चाहिँ अब सिम्पल एउटा दाल भात है सब्जी मटर पनिर थियो अनि चिकन करी थियो र त्यो मेरो अर्डर अब पुरा भइसक्यो भने चाहिँ आजको लागि गरेक थियो है र आज कति बजी भित्रमा यो अर्डर पुरा गरिदिनु हुन्छ अथवा मलाई पठाइ दिनुहुन्छ कृपया मलाई जानकारी गराइ दिनुहोस् न है हुन्छ धन्यवाद